मैले माध्यमिक परिक्षाको निम्ति गणितको लागि ट्युसन लिएको थिएँ जसमा कि मैले सिकेँ कि गणित धेरै कठिन हुन्छ जसले कि हामीलाई साह्रै पर्छ यसको तिम्ति हामीले कक्षा दसमा ट्युसन लिएको थियो जसमा हामीले माध्यमिक परिक्षा दिनु पर्ने थियो जसमा कि हामीले देख्यौँ जसमा कि हामीले देख्यो कि गणितले हाम्रो जिन्दगीमा धेरै कठिनता ल्याउने रहेछ यो कठिन थियो किनभने हामीले राम्ररी बुझेका थिएनौ अनि आजकल का टिचरहरूले राम्रो पढाए भने यि कठिन कठिन प्रश्नहरू पनि सजिला हुन सक्छन् त मलाई लाग्छ कि गणित धेरै कठिन छैन